मैले चाहिँ आफ्नो घर छेउछाउमा चाहिँ थुप्रै चराहरू देखेको छ होइन अन्त अनि चराहरूको नाम चाहिँ हो ढुकुर देखेको छ भङ्गेरी देखेको छ मुजुरहरू देखेको छ होइन अन्त हाम्रो छेउछाउमा चाहिँ अब अन्त चराहरू आइबस्छ होइन अब जस्तो चराहरू त उडिबस्छ होइन अन्त त्यही चराहरू नि देखेको छ अन्त अन्त मैले यस्तो राम्रो चाहिँ देखेको चाहिँ छैन होइन चराहरू जस्तो मुजुरहरू चाहिँ देखेको छ जस्तै ढुकुरहरू देखेको छ भङ्गेरीहरू देखेको छ अन्त यस्तो उयो के अरे अब देखेको छ तर त्यस्तो राम्रो पनि देखेको छैन होइन तर अन्त अब आकाशमा हिँड्नु आकाशमा मात्र हेरेर हिँड्नु त भएन होइन अनि अन्त त्यस्तो राम्रो पनि देखेको छैन चराहरू देखेको छ अनि कतिवटा चाहिँ मैले आफूले चिन्दिनँ पनि होइन चराहरूको नाम अन्त चिन्ने चिन्नेहरूको मैले भनिरहेको छ होइन त्यो सब देखेको छैन कम्ती नै देखेको छ कम्ती चाहिँ होइन देख्न चाहिँ देखेको छ अब उसलाई चिनिनँ होइन जस्तो जस्तो यो मुजुरहरू चाहिँ अब हाम्रै अलिक छेउ अलिक छेउछाउमा नै आउँछ होइन है ढुकुरहरू त उडेर नै आउँछ अनि अनि आफैले यिनीहरू चाहिँ मैले आफ्नै ठाउँबाट नै देखेको छ होइन अनि अन्त मुजुर चाहिँ टाढोबाट देखेको छ अब छेउमा जाँदाखेरि त भाग्छ अन्त त्यति नै हो अब देखेको छ तर राम्रो मतलब अब जस्तो देख्नेबित्तिकै राम्रो लाग्छ के अब अब यो मुजुरको मलाई त्यसको त्यो पछाडि भएको उयो त्यसको त्यो उयो मनपर्छ होइन अनि अनि नेपाली चरा भन्ने छ होइन नेपाली चरा चाहिँ त्यो पनि देखेको छ त्यो चाहिँ नेपाली बोल्छ जस्तो मान्छे हामी जस्तो नै बोल्छ भन्छ तर मैले चाहिँ सुनेको छैन अनि मैले उयो देखेको छ यो त्यस्तो के अरे नेपाली चरा जस्तै हुन्छ अरे अनि त्यो पनि देखेको छ अन्त त्यसको नाम चाहिँ मैले राम्रोसँगले नेपालीबाट थाहा भएन होइन अनि चराहरू देखेको छ जस्तो कि त्यो के अरे अब उयो छ ढुकुर होइन अनि यस्तोहरू देखेको छ होइन त्यस्तो सबै अब राम्रोसँग त देखेको त छैन अनि देखेको छ भने पनि आफूले मैले चिनिनँ होइन जस्तो कुन चाहिँ अब आफ्नै छेउमा पनि आउँछ चराहरू उडेर होइन तर मैले चिनेको पनि छैन के कुन चाहिँ हो भनेर त्यही हो